हुन त म बुद्धिस्ट है हाम्रो यहाँ हाम्रो यो प्लेन एरियामा जुन हामीहरू बस बसोबासो गर्छौँ है हामी यहाँको रैथाने भन्छौँ बसोबास गर्छौँ हामी हुन त हामी हाम्रो धर्म बुद्धिस्ट हो हामी बुद्धिस्ट हो तर यहाँ बुद्धिस्ट बाहेक अन्य धर्मका जातिहरू है अन्य धर्म मान्ने मानिसहरू पनि बसोबासो गर्नुहुन्छ हाम्रो हामी सबै है हामी मलाई अन्य धर्महरू जस्तै क्रिस्चियन भयो हिन्दू भयो यो दुईवटा चाहिँ मलाई यो धर्मले मलाई धेरै मोहित पनि बनाइसकेको छ कसरी भन्दाखेरि हिन्दूहरूले है एकता एकताको पाठ सिकाउँछ है सबै जना एकदम मिल्नुपर्छ भन्ने है उनीहरू हाम्रो घरमा पनि आउँछन् हामी उनीहरूकोमा जाँदाखेरि हामीलाई सत्कार गर्छ त्यो उहाँहरूको एउटा बडा सत्कार गर्ने है उहाँहरूको धर्मको एउटा पहिचानै हो अनि क्रिस्चियनहरूमा चाहिँ उहाँहरूको जुन रहनसहन भयो उहाँहरूको जुन बोलाइ हुन्छ त्यो बोला बोलाइ एकदम कोमल हुन्छ अनि त्यो अनुशासनबद्ध भएर उहाँहरू बस्नुहुन्छ है उहाँहरूको बोलाइ र अनुशासन ले गर्दाखेरि चाहिँ म चाहिँ मोहित भएको हो है क्रिस्चियन मलाई मनपर्छ त हामीहरू है मैले भनिहालेँ क्रिस्चियनहरू क्रिस्चियन धर्मबाट आफूभन्दा ठुलो सानोलाई कसरी आदर गरेर बोल्नुपर्ने है कहिले रिसराग गरेर नबोल्नुपर्ने अभद्र शब्द है अपवाद शब्दहरू प्रयोग नगर्नुपर्ने एकदम नियममा बस्नुपर्ने नियमबद्ध है अनुशासन एकदम अनुशासनमा बस्नुपर्ने त्यस्तो कुराहरू है हामीले क्रिस्चियन धर्म भयो साथसाथै एकतामा बस्नुपर्ने भने यो हिन्दू धर्मबाट हामीले सिक्नुपर्छ होइन

अन्य धर्मबाट अब है चाड भन्नु चाडबाडको कुरा गर्नुपर्दाखेरि त हिन्दू जातिमा है हिन्दू धर्ममा होइन विजया दशमीहरू हुन्छ यो विजया दशमीहरू मनाउँछन् एकदम भव्यताको साथ मनाउँछन् अनि क्रिस्चियनहरूमा है क्रिसमसहरू मनाउँछन् त्यसमा पनि होइन एकदम राम्रो राम्रो राम्रो उहाँहरूले एकदम गीत है भजनहरू गाएर मनाउँछन् तर म बुद्धिस्ट हुँ तर कोही बेला साथीभाइहरूले मलाई आएर है दिसम्बरको महिना लागेपछि होइन क्यारोल सुुरु हुन्छ क्रिस्चियन धर्ममा त उहाँहरूले मलाई क्यारोल खेल्न जाऊँ भन्छ है म गई पनि हाल्छु क्यारोल खेल्दाखेरि मलाई एउटा छुट्टै आनन्द पनि आउँछ होइन अनि हिन्दूहरूमा मलाई साथीभाइहरू मेरो हिन्दूहरू पनि छ है उहाँहरूले मलाई कोही बेला देउसी खे देउसी भैलो खेल्न जाऊँ भन्छन् है म त्यता पनि गइहाल्छु त्यो पनि एकदम राम्रो लाग्छ मलाई देउसी भैलोमा है वर्षभरिको है तिन चार दिनको तिहार हुँदोरहेछ त्यहाँनिर देउसी भैलो खेलेर आफूभन्दा ठुलोबाट आशीषहरू लिने काम हुँदोरहेछ यता क्रिस्चियनहरूको क्रिसमसमा है उहाँको एउटा जुन चाहिँ भगवान हुन्छ प्रभु येसु उहाँको प्रशंसा महिमा सारा संसारलाई नै सुनाउनको निम्ति है उहाँको वचनहरू सारा संसारलाई सुनाउनको निम्ति उहाँहरूले त्यो क्यारोलहरू खेल्दोरहेछ म त्यसले गर्दा मलाई पुरा मनपर्छ